हेलो यो राम ट्राभल एजेन्सी हो मैले बिहानै सिलगढी जानु लागि चाहिँ गाडी बुक गरेको थिएँ अनि यता अहिले चाहिँ म पर्खिरहेको छु अनि कता आइपुग्नु भयो होला यता बाह्र माइल आइपुग्नु भएपछि चाहिँ मलाई एक ताल कल गरिदिनुहोस् न ल